हेलो

ए हजुर गार्जेन अबो तपाईँहरू तपाईँको क्लासको स्टुडेन्टले कस्तो गऱ्यो इक्जाम मिस हजुर ए हजर मेरो त आधा स्टुडेन्टले बिगारेको छ नि बिगारेको छ हो अन्त उयो प्रायः लाईफ साइन्स बिगारेको छ हौ अन्त लाइफ साइन्सको क्लास ए लाइफ साइन्स पढाउने चाहिँ को होला है हजुर बुझिनँ मिस ए हजुर हजुर हजुर

अन्त चाहिँ अब लाइफ साइन्स मिसलाई भन्नुपर्छ होला हौ यस्तो यस्तो बिगारेको छ हजुर हजुर हजुर ए हजुर ए हजुर हजुर हजुर प्यारेन्सहरूलाई पनि भन्नु पर्छ अन्त त्यो बिगार्ने बिगारेको सब्जेक्टको टिचरहरूलाई पनि भन्नुपर्छ होला हौ मिस हजुर हुन्छ हजुर हेलो बुझिनँ मिस हजुर सबै उयो मिस उयो पनि भन्नुपर्छ होला हौ प्रिन्सिपललाई एकपल्ट टिचरहरूको उयो गरौँ भनेर मिटिङ गरौँ भनेर हजुर मिटिङ गरेरै सबैले त्यो टिचरहरूलाई पनि

प्रायः नै त्यही भएर मिटिङ राख्नु पर् होला हौ मिस प्रिन्सिपललाई भनेर हजुर हुन्छ मिस त्यसो भने हुन्छ